अँ दाजु तपाईँ न्यू रेस्टुरेन्टबाट बोल्नुभएको है आज हाम्रो साथी आइरहेको छ हो म तपाईँबाट चाहिँ आज तिन प्लेट मोमो र तिन प्लेट चाउमिन मगाउनु चाहन्छु है त्यसको लागि चाहिँ त्यो अर्डर चाहिँ एघार बजीभित्र हाम्रो घरमा डेलिभर गरिदिनु होला